म चाहिँ बिरुवाहरू चाहिँ अब फुलको बिरुवाहरू भयो होइन अरू प्लान्टहरू त्यस्तोहरू म अब बेसी ध्यान दिन्छु अन्त चाहिँ नि लताहरू अब त्यो मनी प्लान्ट होइन मनी प्लान्टहरू म धेरै नै मनपर्छ मलाई त्यो कुराहरूमा म धेरै नै त्यो कुराहरूलाई त्यो अब मनी प्लान्टहरूलाई ध्यान दिन्छु किनकि अब त्यो घरभित्र राख्नु पनि भयो होइन बाहिरतिर राख्नुलाई अब धेरै मनपर्छ मलाई अन्त प्लान्टहरूमा चाहिँ अब फुलहरू होइन बोट अब बिरुवाहरू जस्तो भयो घाँसहरूको बिरुवाहरू होइन त्यस्तोहरू म अब धेरै त्यसलाई चाहिँ अब ध्यान दिन्छु अन्त जस्तै फुलको नामहरू होइन जस्तै भयो गोदावरी अहिले गोदावरी धेरै रोपिरहेको छ होइन अन्त एजेलिया भयो पिटुनिया भयो होइन त्यहाँदेखि अर्किड होइन गर मखमली सयपत्री होइन यस्तो कुराहरू अब धेरै नै म रोप्ने गर्छु